जुन नि मैले एमेजनबाट एउटा जुत्ता मगाएको थिएँ त्यो साह्रै बित्थाको आएछ त्यो त्यो अगाडि नै युज गरेको जस्तो थियो न त्यो कम्पनीबाटै त्यस्तै पठाएको हो कि न बाटोमा त्यस्तो भएको हो कि खोइ याद भएन अब आइन्दा चाहिँ यो एपबाट चाहिँ म यो जुत्ताहरू चाहिँ पट्टै मगाउँदिन